समय बित्दै जाँदा नेपाली भाषाको विकास चाहिँ अब सबैले बिर्सेर गइसकेको छ अहिले सबै कुरो इङ्ग्लिसले गर्दाखेरि इङ्ग्लिस शब्दले गर्दाखेरि नानीहरू सबै अहिले इङ्ग्लिसमै बेसी ध्यान दिने गर्छ आफ्नो भाषालाई यिनीहरूले बिर्सिएर गइसकेको छ